कारणबस मैले बनाएको खाना कोही बेला डढिहाल्यो भने र म त्यो खानालाई चाहिँ म फ्याँक्दिनँ र जत्ति राम्रो राम्रो चिजहरू माथि भएको चिज म त्यो निकाल्छु त्यो निकालेर त्यो मानिलिनुहोस् मासु नै सम्झिनुहोस् मासु डढ्यो भने म त्यो मसला डढेको मसला फ्याँकिदिन्छु माथि माथि जति नजलेको चिज राम्रो भएको चिजलाई निकालेर म चिसो पानीमा एकखेप डुबाउँछु डुबाएर त्यसलाई छपनीमा छानेर त्यहाँबाट अर्को मरमसला जस्तै प्याज लसुन अदुवा यसको पेस्टहरू बनाएर त्यहाँबाट त्यसलाई पकाएर त्यो मासुलाई फेरि पकाएर खाँदाखेरि मासु पनि खेरो गएन र डढेको चिजहरू मात्रै म फ्याँकिदिन्छु